खेतमा समय त हाम्रो मामुली बित्छ नि बिहान उठेर खाजा साजा खायो घरको काममा घरमा त्यहाँबाट गयो खेतमा खेतमा गए पछि हेर्यो बारी झारी कस्तो छ झार सार पलाएको छ भने झार सार उखेल्नु गोड्नु पर्ने छ साग सब्जीलाई गोड्नु पर्ने छ भने गोड्नु पर्यो अब मल हाल्नु पर्ने छ भने मल हाल्नु पर्यो कतै किरा सिरा लाग्दैछ भने त्यो किरालाई टिपेर फ्याँक्नु पर्यो त्यो किरा लागेको पत्तालाई काटेर फ्याँक्दिनु पर्यो अनि बिहान गएको मान्छे बाह्र एक बजे आयो घरमा खाजा साजा खायो फेरि एकछिन बिसायो फेरि डेढ दुई दुई अढाई बजे तिन बजे हिँडे बेलुका सात छ सात साढे छ सात साँझ साँझ नपरुन्जेलसम्म खेतीमा काम गर्नु पर्यो अब बाख्राहरू पस्छ के के पस्छ त्यो पनि हेर्नु पर्यो गाई बस्तु पसेर खाइदिन्छ साग सब्जी अब मकै छ भने मकै अब सिजन सिजनमा मकै लगाउने सिजनमा मकै लगाइन्छ यतिखेर अब फर्सीको मुन्टाहरू हुने हुने बेला भइसक्यो खाने बेला भयो फर्सीको मुन्टा लगाइन्छ पिँडालु लगाइन्छ रहरी लगाइन्छ करेला लगाइन्छ जे जे सिजनमा लगाउनु पर्ने हो त्यो प्रायः प्रायः सबै साग सब्जी सबै लगाइन्छ अब ठण्डामा हरियो सागहरू रायो साग मुलाहरू आलुहरू लगाइन्छ अब यतिखेर रहरीहरू छरिँदैछ अब मकै छर्ने बेला भयो मकै छरिँदैछ फर्सी छरी फर्सीहरू हुन्छ करेला चिचिन्डा घिरौँला अब अहिले लगाउँदै लगाउँदै गयो मजाले हुन्छ घरको परिवारले पनि स्वादिष्ट मानेर खान्छ त्यसमा कुनै प्रकारको युरिया स्युरिया हालिँदैन गाईको मल हालेर गोढ्गाढ् गरेर पानी सानी हालेर एकदम चर्को घाम लागेको बेलामा पानी पुरा बोकेर हाल्नु पर्यो पानी हालेर मजाले गरेको साग सब्जी चाहिँ खानु एकदम मिठो हुन्छ अब खेतीको काम गर्ने मान्छे चाहिँ स्वास्थ्यमा कति राम्रो हुन्छ भन्दाखेरि धेरै नै राम्रो हुन्छ हामीले काम गरेरै जिममा जाने जरुरत छैन बिहान उठ्यो काम गर्यो फेरि खेतीमा गएर काम गरे पछि त्यो शरीरलाई घाम पानी

जिउ पनि मोटाउनु पाउँदैन खटेकोले गर्दाखेरि दिनभरिको खटाइले गर्दा अनि साग सब्जी पनि घरको राम्रो पाउँछ नानीहरूले सबले कहिले गाउँ घरको मान्छेले पनि खान्छ फाइदै फाइदा छ खेती किसान गर्ने मान्छेलाई शरीर एकदम राम्रो हुन्छ आफ्नो हातको आफ्नो घरको मिठो एकदम स्वच्छ खानु पाउँछ